छोरा छोरीलाई विद्यालयमा भर्ना गराउनको शुल्क संरचनाको कुरा गर्नु पर्दाखेरि चाहिँ भन्नु भने प्राथमिक विद्यालयमा चाहिँ शुल्क पर्दैन है सरकारी प्राथमिक विद्यालयमा र सरकारी उच्च प्राथ विद्यालय र उच्च माध्यमिक विद्यालयमा चाहिँ दुई सौ चालिस रुपियाँ पर्छ तर हामीले गुणस्तरको शिक्षा दिनु र प्राइभेट स्कुलमा पढाउनुहो भने प्राइभेट भन्नाले चाहिँ त्यस्ता स्कुलहरू जो चाहिँ सरकारको अधिनमा छैनन् त्यो स्कुलहरूमा पढाउनु हो भने चाहिँ लाखौँ लाखौँसम्म पनि खर्च लाग्छ मलाई दुखःको कुरा लाग्छ